म घरमा तुलसी र अन्य जडीबुटी जस्तो औषधी बिरुवा उब्जाउँछु र यो तुलसी तुलसीले चाहिँ धेरैवटा फाइदा दिन्छ जसमा चाहिँ हामीले खोकी रुगा होइन मार्गीहरू लाग्दाखेरि पनि त्यो तुल्सिको युज गर्छौ तुलसी खाने गर्छौँ अनि तुलसीले धेरैवटा हाम्रो शरीरको रोगहरूलाई नष्ट गन् गर्ने एउटा तुलसीले क्षमता दिन्छ तुलसीको सात साथमा तितेपाती भयो तितेपातीले हाम्रो सिहेँ लागेको पनि जाती निको हुन जान्छ त्यसले राम्रो काम गर्छ सातै हाम्रो नाकबट ब्लिडिङ हुँदाखेरि पनि एउटा तितेपातीले हल्का त्यसलाई माडेर हामीले नाकभित्र लायौँ भनेदेखि त्यो ब्लिडिङ हुनबाट पनि रोक्छ ब्लिडिङ हुनु रोक्छ अनि सात सातमा एउटा पाखनबेद पाखनबेदले हामीलाई हाम्रो शरीरहरू दुखेको एउटा शरीर दुखेको पनि यसले निको गर्ने काम गर्छ अनि अर्को भयो अबिजाल जसले चाहिँ हामीलाई मार्गी लाग्दाखेरि चाहिँ त्यो अबिजाल सुँघ्दाखेरि हामीलाई हामीलाई नाक खोलिने एउटा काम गर्छ नाक खोलिने एउटा आरामदायक आराम दिने गर्छ साथ साथमा अर्को भयो कालिझार जसले त्यो झार चाहिँ एउटा बाख्राले पनि त्यो घाँस त्यो काली झारलाई चै बाख्राको घाँसमा पनि प्रयोग गर्छ त्यो काली झारले चाहिँ हाम्रो हातहरू काट्यो भनेदेखि त्यो कालि झारलाई हल्का माडेर त्यो काटेकोमा लाउँदाखेरि त्यसले ब्लड ब्लिडिङ हुनबाट पनि रोकथाम गर्छ ब्लिडिङ हुनबाट जोगाउने काम गर्छ यी प्राकृतिक उपाचार एन्टिबायोटिक भन्दा चाहिँ मलाई धेरै नै राम्रो लाग्छ किनकि यसले साइड इफेक्टहरू हुँदैन हामीले एन्टिबायोटिक लिँदाखेरि साइड इफेक्ट हुने डर हुन्छ र यी कुराहरूले चाहिँ यी जडीबुटीहरूले चाहिँ साइड इफेक्ट हुनबाट जोगाउँछ